हेलो हेलो हजुर हो त हजुर भन्नुहोस् न हजुर भन्नुहोस् न ल्या बहिनी मेरो म मेरोमा त नि फ्याब्रिक गरेको क्या हौ हातको ह्यान्डवर्क गरेको मात्रै छ त ह्यान्डले हातले गरेको क्या हौ अब त्यो उयो फ्याब्रिक गरेको त्यस्तो छ कि राम्रो छ त्यो चाहिँ अब राम्रो राम्रो कलेक्सनहरू छ कि अन्त त्यो चाहिँ अब अलिक अलिक उयो पर्छ एक्सपेन्सिभ पर्छ महँगो पर्छ हो किनभने फ्याब्रिक गर्नु अलिक झमेला रहेछ नि त कि अन्त त्यो तपाईँ आउनुहोस् न आएको बेला कोही बेला म देखाई पनि दिन्छु हो अन्त अलिक झमेला पर्छ फेरि त्यो त्यसले गर्दा अलिक महँगो पनि हुँदोरहेछ अन्त ह्यान्डी चिजहरू छ कि जस्तै अब ब्लाउजहरू भयो है इम्ब्रोइड्रीहरू गरेको उयोहरू छ नि त हातले गरेको त्यो उयोहरू मालाहरू लगाएर गरेकोहरू हुन्छ नि हो त्यस्तो सबै हालेर गरेको हुन्छ नि त हो त्यसले गर्दाखेरि अलिक हेभी पर्छ प्राइसहरू त अब अलिक उयो छ हौ एक्सपेन्सिभ छ हो तर पनि अब आउनुहोस् न तपाईँ सधैँको ग्राहकी हो हेरेर उयोहरू गर्नुहोस् न अन्त नानीको लागि चाहिँ अब त्यस्तो उयो त छैन फेब्रिकै छ छन चाहिँ अनि अरू अलिअलि उयो आइटमहरू पनि छ छन त तपाईँ आफै आएर हेरेर चाहिँ कुन चाहिँ मनपर्छ हेरेर भन्नुहोस् न त्यसमा अलिकति डिस्काउन्टहरू गरिदिन्छु नि पुरानो ग्राहकी हो तपाईँ हो हुन्छ हजुर गर्छु त

हजुर हजुर हो नि त्यही पुरानै दोकान हो हुन्छ म बादमा गरिदिन्छु नि त अहिले अलिक तपाईँको फोन नम्बर छँदैछ मेरो त हो अन्त आउने बेलामा एकपल्ट कन्फर्म गर्नुहोस् न त्यति बेला भन्छु नि ल

ए त्यसको लागि अलिक अर्डर दिएको चाहिँ लाग्छ बहिनी हप्ता दस दिनहरू लाग्छ कि अनि त्यो भित्रमा चाहिँ अब हेरौँ त अब कारिगरीहरूले कस्तो प्रकारले गर्छ कति छिटो गर्छ हो त्यही हेरेर हुन्छ हौ हुन्छ